त्यही हो पानी पर्दा चाहिँ अलिक असुविधा त हुँदैन अन्त रेन कोटहरू हुन्छ रेन कोटहरू लाए पछि भइहाल्छ तर अब अलिकति त्यो पानीहरू आँखातिर चुहेर त्यसले असुविधा बनाउँछ त्यसलाई चाहिँ अन्त त्यही हो अन्त उयोहरू त्यो फगीहरू लाग्दा अलिकति उयो हुन्छ बाटोहरू देख्दैन त्यतिबेला बिस्तारी कुदायो भने अलिकति रोक्दै रोक्दै कुदाउनु पर्छ अब अलिकति बाटो क्लियर हुँदा फगीहरू लाग्दा त्यस्तो अन्त यस्तो भिरतिर त बाइकहरू अब कुद्दैन अब सानोबडे अब बाटो जस्तै मतलब त्यो चोर बाटो हुन्छ नि सानोबडे हिँड्ने फुटपाथ त्यत्रोहरू छ भने त छिरिहाल्छ बाइक त अब कत्रो हो र अलिकिति हो छिरिहाल्छ अनि अब त्यही हो जङ्गलतिर अब त्यही जङ्गली जनावरहरू भेट्यो भने चाहिँ अब त्यही हुन्छ डर हुन्छ अब अचानक देख्दा आफू पनि तर्सिन्छ त्यही कारण चाहिँ त्यो चाहिँ एक्सिडेन्ट हुने डर चान्सेस त्यसमा हुन्छ कोही बेला फेरि धुन रोडमा हुन्छ अब त्यो जनावर अब अचानक आयो भने त एक्सिडेन्ट भएर त्यो मर्छ त्यो कुच्चिन्छ टायर मुनि आउँछ अन्त त्यस्तो भयो भने त्यस्तो भयो भने त्यो मर्छै मर्छ अन्त हामीले होसियार गरेर कुदायो भने तिनीहरू पनि बाँच्छ अब तर तिनीहरूलाई बचाउनु खोज्दाखेरि अब स्पिड हुन्छ कोही बेला अर्जेन्ट हुन्छ बाइकमा अन्त तेतिबेला तिनीहरू पनि अब हाम्रो पनि एक्सिन्डेन्ट अब तिनीहरूलाई पनि बचाउनु पर्ने हुन्छ अन्त त्यस्तो हुँदाखेरि चाहिँ अब हामीलाई पनि डर हुन्छ एक्सिडेन्ट हुने गोलाईतिर अब हाम्रो त हिल्स हो अब टर्निङतिर अब अचानक भेट्छ कोही बेला त्यस्तो जनावरहरू लोथर्के त्यस्तो साँप के के स्याल के केहरू बाँदरहरू त्यस्तो निस्किबस्छ उता जङ्गल जङ्गलतिर हिँड्दाखेरि रोडको बाटो जङ्गल हुन्छ त्यस्तो हुँदाखेरि भेटिरहन्छ अन्त त्यो जोगाउनु साह्रो पानीहरू पर्दा त पर्दैन साह्रो त्यति साह्रो फगीहरू लाग्दा अन्त भिरको बाटो त हामी हिँडिबस्नु पर्छ त्यो उता बाटो बिग्रि त बस्छ यस्तो झरी बेला झरी बेलातिर त बाटोहरू बिग्रिबस्छ उता

झरी हुँदाखेरि बाटो बिग्रिन्छ पैह्रोहरू त पुरा जान्छ फेरि हिलो हिलो हुन्छ हिलोमा जोगाउनु साह्रो बाइक कुदाउनु साह्रो गाडिन्छ भासिन्छ बाइक त निस्किहाल्छ स्कुटी साह्रो अन्त फस्यो पछि एक्लै हुन्छ त्यही माथि ठेल्नु साह्रो त्यो हिलोमा पनि हिलोमा अलिक साह्रो छ कुदाउनु त्यो स्पिड लग्यो भने चाहिँ हो नत्र भने त निस्किँदैन त्यही हो साह्रै पर्छ पानी पर्दा सुविधै हुन्छ फगी लाग्दा पनि सुविधै हुन्छ असुविधा भनेको त्यो जङ्गली जनावरहरू भेट्दा अलिकति हिलोमा अन्त पानी रोडमा त्यो चिप्लो बाटो त्यो लेउहरू पलाएकोतिर चाहिँ साह्रो पर्छ बाइक चिप्लिहाल्छ त्यस्तोमा चाहिँ चिप्लेर लड्छ म पनि लडेको एकपल्ट प्लित्तै जान्छ त्यो चिप्ल्यो भने टायर चिप्लिहाल्छ त्यो बाइक अब बाइकहरू राम्रो कन्डिसनमा छैन भने पनि अब बाइक लड्ने चान्सेस हुन्छ ब्रेकहरू छैन भने त्यही हो